मलाई चाहिँ अब पाहाडी इलाका मनपर्छ ट्रेकिङको लागि अब सन्दकपुरहरू जस्तै त्यहाँहरू जाँदाखेरि अब एक प्रकारको रिलिफ मजाको साथी साथीहरूसँग जाँदाखेरि मजाको रिलिफ हुन्छ अब अर्कै फिलिङ्ग्स आउँछ पिस खालको फिलिङ्ग्स आउँछ होइन अब त्यहाँ पाहाडै पाहाड भएको अब हिउँले भरिएको हुन्छ जङ्गलतिर हिँड्दाखेरि अब अर्कै मजा हुन्छ अब घ गाउँघरतिर पनि हुन्छ जङ्गल अब त्यो जङ्गलतिर जाँदाखेरि ट्रेकिङ जाँदाखेरि साथीहरूसँग अब जिस्किँदै अब त्यो मजै अर्कै हुन्छ अब समुन्द्र समुन्द्रतिर अब त्यहाँको पानी हावा अति नै मिठो हुन्छ अन्त अब घना जङ्गलतिर अब त्यस्तो मजा छ अब ट्रेकिङको बेलामा त्यहाँतिर अब बोनफायर गर्दा पनि हुन्छ हामीले अब त्यहाँतिर अब हामी त्यहाँ बसेर क्याम्पहरू लगाउनु नि सक्छ कतिवटा कुराहरू सिक्छ त्यो ट्रेकिङ जाँदाखेरि अब त्यहाँतिर कतिवटा आफूले नदेखेको रुखपात देख्छ आफूलाई मनपरेको अब जान आफूलाई मनपरेको साथीहरूसँग जाँदाखेरि अब यस्तो मजा आउँछ त्यसमा अब पाहाडमा पाहाड भनेको अब अति नै अब अलग्गै फिल हुन्छ अब होइन त्यो प्ले प्लेन साइड जस्तो हुँदैन अब त्यहाँतिर त अब खुला शान्ति एउटा मजाको हुन्छ त्यहाँतिर अब जङ्गलतिर जाँदाखेरि साथीहरूसँग जिस्किँदै साथीहरूसँग अब यस्तै पिक्चरको डर लाग्दै पिक्चरको गफ गर्दै जाँदै त्यो जङ्गलघारीतिर हामी अब हिँड्दाखेरि समुन्द्रतिर समुन्द्र यहाँ अब हिल्सतिर त त्यस्तो हुँदैन तर अब माथि माथितिर त अब कस्तो दामी समुन्द्र हुन्छ त्यसलाई टाढादेखिखेरि साथीहरूसँग घरकासँग हात मिलाउँदै अगाडि बढ्दाखेरि मजा आउँछ अब अब सूर्य त्यो सनसेट हुँदाखेरि अब त्यो हेर्नुको नजर अर्कै मजा आउँछ त्यो अब डुब जब घाम डुब्छ त्यसलाई अब नजारा यस्तो मजा आउँछ कि अब त्यो बयान गर्नु पनि सक्दैन आफ्नै मनमा हुन्छ अब त्यो अरू ठाउँमा हुँदैन पाहाडमा कस्तो मजा आउँछ त्यो जब सनसेट हुन्छ होइन त्यसको अँध्यारो हुँदै गएको अब त्यो मजै अर्को हुन्छ त्यसलाई अझै मजा आउँछ हेर्दाखेरि जे होस् आफ्नो साथीभाइसिँग छ भने त्यो नजारा हेर्नु कति मिठो लाग्छ कति आनन्द लाग्छ होइन अब ट्रेकिङमा त कति जग्गा जाँदाखेरि मजै लाग्छ साथीहरूसँग एकअर्कासँग खेल्दै जिस्किँदै जाँदाखेरि त्यो ट्रेकिङको मजै अर्कै हुन्छ नि गाउँघरमा साथीहरूसँग यताउता गएको जस्तो हुँदैन ट्रेकिङमा अब गल्दैन पनि होइन साथीहरूसँग एकअर्कासँग मजाले खेल्दाखेरि यस्तो मजा आउँछ कि अब त्यसलाई अब एक्सप्रेसै गर्नुसकिँदैन होइन फोटो खिच्दै ढक्कै मेमोरिस बनाउँदै अब त्यो जाँदाखेरि त यस्तो मजा आउँछ कि अब ट्रेकिङ जाँदाखेरि आबो अब गाडीमा हैन अब हिनेर जाँदाखेरि चाहिँ त्यसलाई मजा लाग्छ अब त्यो आनन्द अर्कै हुन्छ त्यसको फिलिङ्ग्सै अर्कै हुन्छ होइन अब त्यो घरमा गएर आफ्नो फेमिलीलाई बताउँदा आफ्नो साथीहरूलाई बताउँदा अब आफ्नो रिलेटिभ्सलाई बताउँदा कस्तो मजा लाग्छ अब त्यो एउटा मेमोरिस् हुन्छ होइन अब माथि माथि पाहाडहरू देख्दैखेरि त्यो भिर जङ्गलहरू देख्दैखेरि अर्कै टाइपको फिलिङ्ग्स अर्कै टाइपको मजा आउँछ त्यले अब त्यो मजाले भन्नै सक्दैन होइन अब यस्तो मजा आउँछ त्यो फिलिङ्ग्स द्या द्याट फिलिङ्ग्स होइन त्यो फिलिङ्ग्स चाहिँ अब वर्ल्डको सबसे बेस्ट फिलिङ हुन्छ आफूलाई होइन अन्त त्यो मजै आइहाल्छ होइन यता यताउता हुँदैन मजाले अब एकअर्कासँग त्यो के के बोकेको चिजहरू सेयर गर्दै खाँदै हिँड्दाखेरि अब अलिक अर्कै मजा आउँछ त्यसलाई अब त्यो मजालाई आबो अब एक्सपिरियन्स गरिराख्नुपर्छ होइन अब फेरि अब त्यो फेरि फेरि आउँदैन होइन अन्त लाइफमा अब एक्सपिरियन्स अब सबै कुराको गरिराख्नुपर्छ त्यो अब